हेलो नमस्कार सञ्जय जी ए आरामै हुनुहुन्छ हजुर हजुर हजुर हजुर

अँ अब यसमा तपाईँको के हुन्छ भने

ए अब यसमा के छ भने तपाईँको नि इन्डोर र आउटडोर हुन्छ एउटा चाहिँ इन्डोर भन्दा तपाईँको जस्तो घरभित्र तपाईँको चाहिँ भनौँ न तपाईँको चाहिँ त्यो यज्ञ यज्ञ त्यो बुढाबुढी चाहिँ अब दुलहा दुलही घुम्छ नि त्यो घुमेको यज्ञ यज्ञ खिच्नुपऱ्यो अब त्यो खिच्दा एउटा स्टिल पनि हुन्छ खिच्ने मात्रै एउटा चाहिँ तपाईँको भिडियो हुन्छ अब होइन त्यो तपाईँको इन्डोर भयो अब आउटडोर चाहिँ तपाईँको चाहिँ जब चाहिँ अब बेहुलीले छोडेर जाँदाखेरि अथवा बाहिर तपाईँको चाहिँ कुनै तपाईँको चाहिँ आउने के भन्छ त्यहाँ मान्छेहरू आउने बेलामा खिचेको त्यो आउटडोर तपाईँको आउटडोर पनि खिचाइ हुन्छ इन्डोर पनि हुन्छ त्यो हेरी हेरी चाहिँ हाम्रो चाहिँ पैसा हुन्छ तपाईँको चाहिँ अब तपाईँको भिडियोको भिन्दै छ रेन्ज भिडियोको भिन्दै छ तपाईँको अँ सिन्दुर पोतेदेखि अब एउटा चाहिँ अँ अँ अँ अँ सुरुबाटै अँ अँ अँ अँ

अँ अँ अँ अँ अँ अँ हजुर हजुर हजुर हजुर

ए हुन्छ हुन्छ त्यो त्यही त अँ अँ अँ अँ अँ अँ अँ अँ अँ हजुर हजुर ए अँ अँ हुन्छ हुन्छ तपाईँको के हुन्छ भने नि अब यहाँ कति घरको डिमान्ड के छ भने जब चाहिँ भनौँ न बेहुला र बेहुलीको चाहिँ अब गाडी आउँछ गाडीमा बेहुला बेहुली बसेको हुन्छ त्यहाँबाट क्लिक लिँदैजान्छ होइन लिँदै लिँदै जान्छ र तपाईँको चाहिँ फ्यामिलीसँग भेटेको ढोग भेट गरेको त्यो सबै छोड्दैन किनभने त्यो सबै एउटा त्यो मेमोरी हो भनेर उनाहरूले गर्छ अब त्यहाँ बिचमा के छ भने कतिजना चाहिँ हाम्रो पनि बेहुलीसँग खिचिदिनु होस् न बेहुलासँग मेरो पनि खिचिदिनु होस् भन्छ होइन त्यस्तोमा पनि कतिवटा त्यो स्टिल क्लिक अब भिडियो त हुँदैन अब एउटा त्यो फोटोग्राफरलाई अँ फोटोग्राफरलाई म मेरो बेहुलीसँग खिचिदिनु होस् न मेरो बेहुलासँग एउटा गरिदिनु होस् न हाम्रो ग्रुप फोटो गरिदिनु होस् न भन्ने त्यस्तो त्यस्तोहरू पनि आउँछ त्यसलाई पनि हामी चाहिँ खिच्नैपर्छ किनभने त्यो पनि एउटा त्यही तपाईँको बिहाको मेमोरी हुन्छ र तपाईँको तपाईँको घरको चाहिँ भिन्दै डिमान्ड हुन्छ तपाईँको घरको मात्रै खिच्ने चाहिँ त्यो भिन्दै त्यसमा हामी अरू थर्ड पर्सनलाई हाल्ने गर्दैन त्यसलाई चाहिँ हामी चाहिँ पछि गएर एडिटिङ गरेर काटेर चाहिँ हामी त्यसलाई भिडियो बनाउँछौँ त्यो चाहिँ अब एडिटिङ गर्नुपर्छ त्यसलाई चाहिँ

हजुर हजुर

हुन्छ हुन्छ अँ हुन्छ म तपाईँलाई आएर चाहिँ तपाईँलाई आएर चाहिँ यसको खर्च कति हो के हो होइन लोकेसन पनि म हेरेर तपाईँसँग राम्रो भेटेर कुरा गरेर जान्छु नि हवस् हवस् हजुर अँ हो त्यो चाहिँ अँ अँ हवस् हजुर हवस् हजुर हवस् हुन्छ मेरो यो जुन चाहिँ नम्बर छ नि म तपाईँलाई नम्बर पठाइदिन्छु नि तपाईँको नम्बरमा है हवस् हवस् हवस् हवस् थ्याङ्क्यु हजुर थ्याङ्क्यु